हेलो ए म यहाँ यता त्रिपाईबाट बोलेको कि अन्त मेरो अस्ति के भन्छ अनलाइन सामान मगाएको थिएँ मैले फ्लिपकार्टमा अन्त मैले हजुर अन्त मैले के भन्छ क्यास् अन डेलिभेरी नै गरेको हो हेलो ए हुन्छ हुन्छ गएँ कि अन्त मेरो अस्ति त्यो सामान दस तारिक आउने थियो हो अन्त के भन्छ आज बाह्र तारिक हो अन्त डेट पनि काटेर पनि दुई दिन भइसकिसक्यो तर पनि आइपुगेकै छैन हो अन्त के हो के हो भनेर नि कल गरेको हजुर हजुर ए हजुर हुन्छ हुन्छ अन्त के भन्छ उयो मतलब डेलिभेरी चाहिँ हुनु चाहिँ हुन्छ है ए हज होइन होइन मैले त्यो पहिला मगाउँदाखेरि त एकदम डेटमै आएको थियो हो टाइममै अन्त के भन्छ यो पालि चाहिँ अलिक ढिलो भयो कि अनि त नि हजुर हजुर ए हजुर हजुर हजुर ए हुन्छ हुन्छ तपाईँको पर्सनल नम्बर पठाउनु हुने हजुर हुन्छ हुन्छ हुन्छ आउनु चाहिँ आउँछ नि ए हुन्छ हुन्छ धन् थ्याङ्कयू